हेलो पुमाबाट बोल्नुभएको मलाई रिभ्यू दिनु थियो कि स्निकरको राइफ पेन्सर थियो व्हाइटमा हजुर फर्स्टमा ल्याउँदा चाहिँ त्यसको साइज मलाई अलिकति ठुलो भएको थियो तर पनि त्यसको क्वालिटी हेरेर चाहिँ मैले राखेको थिएँ होइन अन्त लगाउँदै लगाउँदै जाँदाखेरि एक दुई हप्ता बाद त त्यो लेफ्ट साइडमा ब्ल्याक कलरको चिट्टी जस्तै डमडम आउनुथाल्यो अगाडिपट्टि मात्रै आयो फर्स्टमा चाहिँ त्यो चिट्टी अगाडिपट्टि आयो त्यहाँदेखि फेरि लगाउँदै लगाउँदै जाँदा राख्दै राख्दै जाँदाखेरि चाहिँ फेरि साइडतिर पनि फिँजिदै फिँजिदै गएर पछाडिसम्म पुग्यो डमडमडम फिँजिदै अन्त मैले त्यसलाई वास गरेँ वास गर्दा पनि गएन फेरि राख्दा राख्दा त्यो ब्ल्याक कलरको स्पट्स साथैसाथै ओरेन्ज कलरको स्पट आउनुथाल्यो ब्ल्याक र ओरेन्ज भइरहेको छ अहिले मेरो एकपट्टिको चाहिँ लेफ्ट साइडको त्यही त्यस्तो भएको छ र राइट साइडमा चाहिँ ब्ल्याक कलरको स्पट्स आएको छ त्यस्तो ब्रान्डेड वेबसाइटबाट चाहिँ त्यस्तो नआउनुपर्ने के भएको त्यो चाहिँ

अब दामअनुसार त आउनुपर्यो नि त जुत्ता पनि प्रडक्ट पनि डुप्लिकेट जस्तै लाग्दैछ मलाई त मैले झन् ब्रान्डेड वेबसाइटबाट मगाउनको रिजन नै त्यही थियो अब राम्रो आउँछ क्वालिटी पछिसम्म खप्छ भनेर तर अब म त्यस त्यो जुत्ता कसरी लगाउनु डमडम त छ हजुर फेरि एक्सचेन्ज गर्ने अप्सन हेरेको एक्सचेन्ज पनि हुँदैन रहेछ रिर्टन पनि हुँदैन रहेछ हुन्छ हुन्छ